म संसारको मात्र एउटा ठाउँ जान चाँहन्छु अनि त्यो ठाउँ हो जपान है जपान राष्ट्र एउटा अनुशासित राष्ट्र एउटा अनुशासनप्रिय राष्ट्र हो यसमा मानिसहरू खुबै अनुशासितसँग स्वास्थ है यहाँका मानिसहरूको बसाइ लगाइ खुवाइ एकदमै राम्रो छ मलाई त्यहाँको संस्कृति संस्कार एकदमै मनपर्छ त्यस कारणले गर्दाखेरि संसारको कुनै पनि एउटा ठाउँमा मलाई जान मन लागेको चाहिँ जापान हो